हजुर कालिम्पोङमा म चाहिँ कुमुदिनी होम्स पढ्छु है यो चाहिँ माध्यमिक बोर्डको स्कुल हो स्कुल राम्रो छ तपाईँको खास चाहिँ के काम थियो हेलो ए नानी लाउनु हुने नानी लाउनु भयो भनेदेखिको म त कुमुदिनी नै पढाउनु भन्छु किन भनेदेखि सस्तोमा राम्रो शिक्षा दिने सुलभ स्कुल भनेको कुमुदिनी स्कुलहरू हो माध्यमिक बोर्डको स्कुलहरू हो अब आइसिएससी स्कुलहरू अगस्टिन कन्भेन्ट होम्सहरू भन्ने चाहिँ महँगो स्कुल हो त्यो स्कुलहरू पढाएर त नानीहरूलाई पछि त्यस्तो केही फाइदा हुन्छ जस्तो लागेन सस्तोमा राम्रो पढ्नु शिक्षा दिनु हो भने चाहिँ माध्यामिक बोर्डकै स्कुलहरू पढाउनु राम्रो होला अब तपाईँलाई के कस्तो लाग्छ भन्नुहोस् हेलो पढाइ राम्रो हो राम्रो छ कम्पेरेटिभली अरू स्कुलहरूभन्दा राम्रो पढाइ छ अरू केही जानकारी दिनुपर्छ हस्टेल पनि छ फुटबल एकाडेमी पनि छ अहिले त नाडुङ भोटियाको फुटबल एकाडेमी कुमुदिनीको स्टुडेन्टहरूसित मिलाएर चलाउँदैछ हस्टेल त्यहाँ राख्दा पनि हुन्छ अथवा पिजीतिर राखेर स्कुल पढाउँदा पनि हुन्छ बाहिरबाट आउने नानीहरू प्रायः प्रायः हस्टेल अथवा पिजीमै बसेर पढ्छन् यहीँ वरिपरिको त घरबाट धाएर पढिहाल्छ पिजी त अब हेरी हेरी छ गाउँमा आफ्नो आफ्नो रेट छ कसैले चार हजारमा पनि राखिरहेको छ कसैले पाँच हजारमा कसैले सात हजारमा मनपरी छ आफ्नो हिसाबको रेटहरू छ जस्तो सुविदाहरू दिन्छ त्यस्तो सुकै राख्छ हेलो ए हुन्छ हुन्छ तपाईँ आउनुहोस् न म यताउति बुझिदिन्छु नि ल हुन्छ हुन्छ